मैले चाहिँ अहिलेसम्म सिक्काहरू जम्मा गरेर राखेको छु अनि यसको मूल्य चाहिँ मैले थाहा पाएको छु किनभने उहिलेको भारत जुन जुन चाराना आठ चारानी आठानाहरूमा चल्ने गर्थ्यो त्यो भारत र अहिलेको भारतलाई तुलना गर्दाखेरि त्यो जमाना एकदम त्यो जमाना धेरै फरक छ ती पैसाहरूको कति मूल्य थियो अनि अहिले हेर्दाखेरि अहिले र उहिलेको तुलना गर्दाखेरि पहिला सामान किन्नु जाँदाखेरि हातभरि पैसा सरी हातभरि सामानहरू आउँथ्यो घर फर्किँदा तर अहिले हामी सामान किन्नु जान्छौँ हातभरि हातभरि त के आधी हातमा पनि त्यो पैसाको सामान चिज बिज हामीले किनेर ल्याउनु सक्दैनौँ सो अहिले त्यो मैले जमा गरेको त्यो सिक्काहरू चाहिँ म आउँदो पिँढीहरूलाई देखाउन चाहन्छु कि कसरी उहिलेको र अहिलेकोमा धेरै अन्तर छ भनेर अनि त्यसको भेल्यु उहिलेको समयमा कति थियो अनि अहिले कति छ भनेर उनीहरूलाई त्यो त्यो रुपियाँ पैसा म देखाउन चाहन्छु